हेलो हेलो हेलो गुड मर्निङ मिस हजुर अन्त के गर्नु हुँदैछ कस्तो हुन्छ हालखबर तपाईँको ए एकदम अन्त तपाईँको अहिले पढाई पढाईहरूको कस्तो चल्दैछ हौ अन्त तपाईँको सिलेबसहरू कति कम्प्लिट भयो के चल्दैछ अँ नि त्यस्तै भइरहेको छ नि मेरो नि सबैजना आइदिँदैन सबैकोमा अब नेटवर्कहरू हुँदैन अहिले अब सबैलाई अनलाइन नै गराउनु पर्दैछ हो अन्त नानीहरू जो जो आउँछ आउँछ अन्त सबैलाई त कहाँ कम्प्लिट गर्नु सकेको छुइनँ नी यो अनलाइनले गर्दा अब सबैले एकै ठाउँ पढाएको जस्तो कहाँ हुन्छ सबैलाई असुविधा भइरहेको छ नि सिलेबस त कम्प्लिट त गर्नु नि अब सबै नानीहरूलाई भएको छैन

अँ नि कति नानीहरूको त अब फोन नै छैन नम्बरै छैन फोन गर्नु पनि हो अन्त पुरा साह्रो परिरहेको छ गार्जेनहरूको पनि अब नेटवर्क लाग्दैन गार्जेनहरूलाई गर्नु नि त्यसले गर्दा त अब सिलेबस त पुरै पढाई त अब हामीले पढाएर पनि के गर्नु नानीहरूले पढिसकेको छैन त्यसले गर्दा पुरै कमी भइरहेको छ नि हजुर अन्त सिलेबस चाहिँ कति पढाउनु चाहिँ कति सक्नुभयो तपाईँले कतिवटा च्याप्टर चाहिँ सक्नुभयो ए तपाईँको त इङ्लिस होइन इङ्लिसको त्यो अँ नि मेरो त खोइ अब सबैलाई ब्ल्याक बोर्डमा गराउनुपर्छ भिडियो कलमा हो अन्त नानीहरूले सबैले कतिले त अब भिडियो अफ गरेर राखिदिन्छ अब अनलाइन त देखाउँछ नि अब अब स्कुल लागेपछि पो साह्रो पर्छ त अब सबै सोध्दाखेरि अब इक्ज्याममा अब गर्ने हो होइन हो अन्त मेरो कर्त्तव्य त सक्यो नि तर नानीहरूले अब भनेको जस्तो गरिदिँदैन त्यसले गर्दा त अब साह्रो अब अर्कोपालि अर्को क्लासमा बेस राम्रो हुँदैन नानीहरूको ए हुन्छ त्यसो भने अब तपाईँ पनि अब राम्रोसँगले गर्नुहोस् हो म पनि कोसिस गर्छु प्रयास गर्छु नानीहरूको लागि जतिसक्दो हामी कोसिस गर्नेछौँ नानीहरूको जतिसक्दो पढाईलाई लिएर नछुटोस् है त्यसो भने म पनि अलिकति अब क्लास हुनु आँट्यो राखेँ है फोन हुन्छ हुन्छ ह्याभ अ गुड डे बाई